ह हजुर

हजुर अनिला हो तिमी अँ अनिला मैले तिम्रो यो के भन्छ तिम्रो यो मैले रिजल्टहरू हेरेँ कि तिमीलाई पहिलाको भन्दा तिमीले अलिकिति जोड गर्नुपाउ अलिक तिमी कम्ती अलिक तिमी पहिलाको भन्दा अलिक हेरी अलिक घटेको जस्तो लाग्यो हो प अरू अरू क्षेत्रमा त तिमी राम्रै छौ अब यताउता हेर्दाखेरि तिमी होइन सबै ठिकै छ तिम्रो अरू एक्टिभिटिसहरू हेर्ने हो भने तिमी सबैमा गुड राम्रै छौ तिमीले अब पहिलाको जति नै फेरि तिमी पहिलाकै लेभलमा आउनु हो भने चाहिँ पढाइमा चाहिँ तिमीले अलिकति जोड गर्नुपर्छ है ल हजुर अन्त अन्त तिमीले अरू के क्लासहरू गर्दैछौ अरू कि त ले पढाइहरू छोडेर केही अरू डान्सिङ क्लासहरू या केही अरू पर्फमेन्सहरू केही अरू अरू केही डान्सहरू अरू केही क्लासहरू गर्दैछौ कम्पिटिसन पढाइको साथसाथ तिमीले अरूहरू पनि हेर्दै जानु कम्प्युटर कोर्सहरू के के हुन्छ छिटो छिटै गरिहाल्नु तिम्रो साथीहरू पनि अस्ति आएको थियो म भएकोमा साथीहरूसँग पनि बात भयो मेरो तिम्रो क्लासको साथीहरूसँग हो साथीहरूलाई पनि मैले त्यही सजेस्ट गरेको छु अब पढ पढ्नु साथसाथै तिमीले अरू पनि एक्टिभिटिज गर्दै गर्नुपऱ्यो नि होइन त्यही भएर अब अरू अरू पनि अरू एक्टिभिटीतिर पनि अब सबै राम्रै उयो गर्नु तिमी गेम्सहरू स्पोर्ट्सहरू खेल्दैछौ होइन अहिले कन्टिन्यु राख्दैछौ लास्ट इयर तिमीले हाम्रो स्कुललाई क्रिकेटमा पनि तिमीले राम्रो खेल खेलेको थियौ होइन अब त्यही कन्टिन्यु राख्दै जानु गेम्सहरूमा स्पोर्टसहरूमा पनि सबै सबैमा राम्रो भएको राम्रो नि होइन सबैभन्दा ठुलो चाहिँ अब पढाइमा फोकस गर्नु अब एजुकेसन चाहिँ सबै हो है सबै कुरा हो त्यसले नै त्यसले नै अब तिमीलाई त्यसबाट नै तिमीले सबै कुराहरू देख्दै जान्छौ एजुकेसन चाहिँ सबैभन्दा मोस्ट इम्पोर्टेन्ट हो होइन हाम्रो हाम्रो लाइफमा पनि स्टुडेन्टको तिम्रो अब स्टुडेन्टलाई चाहिने भनेको नै एकदम एजुकेसन त एकदमै इम्पोर्टेन्ट हो नि त हो तिमी अब एजुकेसनलाई चाहिँ सबसे भन्दा पहिला राखी अनि बादमा अरू अरूतिर अरू गेम्सहरू स्पोर्ट्सहरू चाहिँ सेकेन्डरीमा राख्ने है अँ राम्रोसँगले धेरै त बिग्रेको छैन तिमी ठिकै छ अब अलिकति चाहिँ तिमीले पहिला जस्तो नै तिमीले गर्नुको लागि तिमीले अलिकति चाहिँ कोसिस गर्नु नि तिम्रो फर्स्ट ट्रमको एक्जाम फर्स्ट ट्रमको रिजल्टहरूसँग तिम्रो म्याच गर्ने हो भने तिमीलाई अलिकति चाहिँ कोसिस गर्नुपऱ्यो